हेलो उबर मैले र मेरो साथीहरूले ड्राइभ गर्नुको लागि तपाईँहरूकोबाट गाडी भाडामा लिने सोचिएको छु प्रतिकिलोमिटर तपाईँहरूको उबरको रेट कति चल्दैछ हामी ऋषिकेशदेखि हरिद्वारसम्म जानुको लागि हामी ड्राइभ गर्न चाहन्छु एक दिनको लागि हो अनि गाडी कहाँबाट पिकअप गर्नु र गाडी कहाँ राख्नु त्यो तपाईँ भनिदिनुहोस् होला त्यो हामीलाई चाहिने छ अनि तपाईँको लोक तपाईँको स्थानीय अफ अफिस कुन क्षेत्रमा छ यहाँ ऋषिकेशमा जहाँबाट चाहिँ हामी गाडी लिनसक्छु के तपाईँहरूले हामीलाई घरमै गाडी ल्याइदिनुहुन्छ अनि गाडीको है के के कन्डिसन प्रतिकिलोमिटर कति पर्छ के के गर्नुपर्ने त्यति हामीलाई इन्फर्म त्यति हामीलाई जानकारी गरिदिनुहोस् होला तारिकको ड्राइभको तारिक तपाईँको परिनेछ तपाईँको एक्काइस सात तारिख पर्नेछ अनि बाइस सातमा हामी अन्त गर्नेछौँ हामी गाडी लगेर ऋषिके हरिद्वारमा राखिदिने छौँ गाडी हामीलाई अलिक ठुलै गाडी चाहिएको हामी यहाँ सातजना मान्छे छौँ हामी सातजना छौँ अनि हामीले एटा ठुलो एक्सयुभी जस्तै गाडी चाहिएको अलिक ठुलो गाडी किनभने हाम्रो सामान पनि सातजनाको निकै नै छ हामी ड्राइभ आफै गरेर लाने हामीलाई ड्राइभर पर्दैन हामीलाई तपाईँले गाडी चाहिँ दिनु पर्ने आवश्यक आवश्यक चाहिँ छ हामीलाई अनि के कसरी पर्छ एकपल्ट हामलाई यसो जानकारी गरिदिनुहोस् या मलाई मेलमार्फत या वाट्सएपमार्फत पनि जानकारी दिन सक्नुहुन्छ तपाईँहरूको वेबसाइटमा पनि म गएर मैले ठोस जानकारी नपाएको खण्डमा मैले तपाईँहरूलाई फोन गरेको हो त्यसै कारण तपाईँले मलाई एउटा ठुलो जानकारी दिनुभयो भने चाहिँ अलिक मलाई असुचित पर्नेछ त्यही भन्दाखेरि पनि अझै सजिलो पर्नुको लागि चाहिँ तपाईँले मलाई जानकारीहरू चाहिँ दिइरहनु पऱ्यो हो आज आज आउनेको दुई तिन दिन बाद हाम्रो यो यात्रा हामी गर्दछौँ ऋषिकेशदेखि हरिद्वार अनि हामीलाई तिनदिन बादको लागि चाहिएको आजैको लागि चाहिँ होइन तिन दिन बादको लागि चाहिएको त्यसै कारण तपाईँको तिन दिन बाद को लागि चाहिएको त्यसै कारण हामीले यसो जानकारीमार्फत भनिदिनु सक्नुभए चाहिँ धेरै राम्रो हुन्थ्यो कि के कसो के कता हो के पर्छ के पर्दैन अनि यसो त्यो जानकारी हाम्रोमा आएको छ भने चाहिँ सजिलो पर्ने थियो किनभने हामी यो जग्गा त्यस त्यसै त चिन्दैनौँ अनि गाडीमा जिपिएस फिचर चाहिँ होस् गाडीमा जीपीएस फिचर चाहिँ चाहिन्छ किनभने हामी बाटो चिन्दैनौँ हामीलाई बाटो अलिक याद गर्न साह्रो पर्नेछ त्यसो भएदेखि तपाईँले गाडीमा जिपिएस फिचर दिनुभयो भने अत्यन्तै राम्रो हुनेछ हामीलाई हामी सजिलो पर्छ कि हामी जान सकुँ हामी गर्न सकुँ केही भनेर त त्यति गरिदिनु भयो भने अनि मलाई इमेल वा वाट्सएपमार्फत पनि तपाईँहरूले सुचित गरिदिनु भयो भने धेरै धेरै राम्रो हुन्छ धन्यवाद